दार्जिलिङ जिल्लाको लोकप्रिय प्रसिद्ध खानाहरू हुन् गुन्द्रुक सेलरोटी सिस्नु र गुन्द्रुक चाहिँ कसरी खाने गरिन्छ भने गुन्द्रुकमा चाहिँ बेसी जस्तो झोलहरू हालिन्छ र गुन्द्रुकको अचार पनि बनाइन्छ हो अनि सेलरोटी चाहिँ सेलरोटी चाहिँ आँटाको पिठोले बनिन्छ त्यसमा गुँडहरू हालेर त्यसलाई मिठो बनाएर त्यसलाई तेलमा तेलमा फ्राई गरिन्छ र सिस्नुको पनि हामी झोल बनाएर खाने गर्दछौँ र यहाँनिर मान्छेहरूलाई अब बाहिरको खाना खानु मन पऱ्यो भने तिनीहरू छेउछाउकै होटलतिर जान्छन् बेसी टाढो त कहाँ जानु र छेउछाउकै होटलतिरै बाहिर देशको खानाहरू पनि भेटिन्छ यहाँनिर त्यहीँनिर गएर खान्छन्